हेलो ए हजुर हो त गुड इभिनिङ मेम ए म यहाँको होटेल म्यानेजर सृजना हो ए हजुर मेम हजुर हजुर मेम ए हजुर मेम तपाईँले ममको तपाईँको सब टाइपको उयो पाउनु हुन्छ भेराइटिजमा पाउनु हुन्छ तपाईँलाई कस्तो चाहिन्छ हाम्रोमा स्टिम मम पनि तपाईँलाई भेज नन भेज दुइवटामा पाउनु हुन्छ तपाईँले तपाईँले स्टिम मम पनि सक्नु पाउनु हुन्छ झोल मम चिकन चिकन ममको फ्राइड मम चिकन के हरे मम चिल्ली सब पाउनु हुन्छ मेम ए हजुर साँधेको मम सब तपाईँले सब एभ्री भेराइटिज पाउनु हुन्छ मेम तपाईँलाई कस्तो मन पर्छ त्यही अनुसार हजुर हजुर हजुर सब सब पाउनु हुन्छ तपाईँले ए हजुर मेम हजुर थुक्पाहरू पनि तपाईँले सब प्रकारको पाउनु हुन्छ तपाईँले यहाँको लोकल मेड थुक्पा पनि हुन्छ थुक त्यो पनि पाउनु हुन्छ तपाईँले पिरो खानु पिरोमा हजुर पाउनु हुन्छ मेम सब पाउनु हुन्छ तपाईँले सब किसिमको पाउनु हुन्छ त्यसमा हामीले त्यो एउटा उयो पाउँछ थुक्पामा हाल्ने उयो त्यो एउटा पाउँछ मेम यस्तो उयो बनाक बनाएको हुन्छ त्यो मैदामा बनाएको डो जस्तै बनाएको हुन्छ त्यो थुक्पामा हाल्छौँ हामी त्यहाँ भेजिटेबल्सहरू पुरा हाल्छौँ तपाईँले भेजिटेबल्स्को हो भने त्यो पनि हाल्छौँ तपाईँलाई त्यो जुन चाहिँ अब नन भेजमा हो भने पनि हामी त्यो अनुसारले नै बनाउछौँ मेम हजुर हजुर छुर्पी चाहिँ तपाईँले हजुर त्यो एउटा एउटा हार्ड हुन्छ कडा खाले हुन्छ त्यो त्यो पनि पाउनु हुन्छ तपाईँले त्यो टेन्डर टाइपको नरम पनि पाउनु हुन्छ त्यहाँ छुर्पीको डिसहरू पनि तपाईँले पाउनु हुन्छ नि मेम सब किसिमको जस्तो त्यो अचार बन हजुर हजुर अचारहरू बनाउनु सक्छ त्यसको हामीले त्यो पनिर जस्तो हुन्छ एउटा छुर्पी सेतो सेतो नरम सफ्ट खाले त्यसको हामीले अचार पनि बनाउन सक्छ हामीले कुनै पनि डिसमा हालेर खानु सक्छ मेम त्यो हजुर हजुर रिजनेबल हो नि होइन रिजनेबल छ मेम कम अरू होटेलहरू भन्दा रिजनेबल छ हजुर हजुर हजुर सब एभाइलेभल छ र तपाईँले सिङ हजुर सिङ्गल पनि पाउनु हुन्छ डबल पनि पाउनु हुन्छ त्यो अनुसारको नै दाम छ तर रिजनेबल नै छ नि मेम ए हुन्छ मेम नाम के हो होला मेम तपाईँको बुक गरिराखि दिन्छु ए हुन्छ सुमिला सुब्बा नि हुन्छ हुन्छ